दार्जिलिङ जिल्लामा विगतका वर्षमा धेरै नै परिवर्तन त भएको छ पहिला त बिजुली नै थिएन र आज भोलि बिजुली आएर राम्रो भएको छ बाटोघाटो पनि अथवा राम्रै छ राम्रै छ नेताहरूले राम्रै योगदान पुर्याउनु भएको छ बस्ने मानिसहरूको जीवनमा पनि राम्रै प्रकारको परिवर्तन आएको छ आर्थिक विकास पूर्वधारमा पनि सामाजिक परिवर्तन पनि भएकै छ बासिन्दाहरूमा पनि त्यस्तो केही प्रभाव अप्ठ्यारो परेको छैन राम्रै नै छ डेभलप त भएकै छ